संस्कृति वा अङ्ग्रेजी जस्ता अन्य भाषाहरूबाट नेपाली भाषा कसरी प्रभावित भएको छ जसमा कि ए हाम्रो नेपाली संस्कृति ए धेरै उच्चकोटिको छ जसमा कि हाम्रो कविहरूले यसमा उल्लेख गरेको छ जस्तै रामायणमा हाम्रो जस्तै अब हाम्रो बालकृष्ण समहरू भयो हाम्रा कविहरू हुनु हुन्छ उहाँहरूले हाम्रो अङ्ग्रेजी जस्ता अन्य भाषाहरूबाट नेपाली भाषा पनि यसको उच्चकोटिको भाषाहरू हामीले पाएको छौँ लेखहरूमा कविताहरूमा अनि जस्तै यो साहित्यकारहरूले जुन प्रकारले हाम्रो भाषामा एउटा प्रगति ल्याएको छ त्यो समाजलाई चाहिने एकदम राम्रो शिक्षा विद्हरूले हामीलाई जुन नेपाली भाषाबाट हामीलाई ज्ञान दिनु हुछ त्यो एकदम राम्रो उच्चकोटिको छ जसमा अरू जस्तै अब बङ्गाली समुदायको भयो अन्य समुदायको भयो र हामीलाई आफूलाई चाहिने भाषा चाहिँ नेपाली भाषाको जुन एउटा संस्कृति छ संस्कार छ त्यो एकदम उच्चकोटिको छ